ए फ्रेस भेजिटेबल्स सपबाट बोल्नु भएको हो ए म स्मृति बोलेको कि तपाईँको सधैँको कस्टमर नै हो हजुर चिन्नु पनि भयो होला ए हजुर मलाई सब्जीहरू चाहिएको थियो कि अहिले तपाईँकोमा आज अभाइलेबल हुन्छ कि हुँदैन भनेर नि हजुर अलिक हजुर अलिक धेरै मात्रामा चाहिएको थियो कि किनभने हजुर हजुर मेरो एक हप्तामा परिवारमा उयो के रे बिहा छ वेडिङ छ कि त्यही भएर हजुर चाहिएको थियो त्यही भएर तपाईँलाई सोधेको नि हजुर मलाई सब्जीहरू आलु हो टमाटर गाजर सिमी क्याप्सिकम मसरुम अदुवा लसुन खोर्सानीहरू चाहिएको थियो कि अन्त त्यही भएर नि हजुर हुन्छ हुन्छ तपाईँ नोट गर्नुहोस् कि म भन्छु नि ल हजुर हुन्छ हुन्छ भनौँ हुन्छ मलाई आलु पचास केजी चाहिएको हजुर टमाटर तिस केजी गाजर बिस केजी सिमी तिस केजी क्याप्सिकम बिस केजी मसरुम बिस केजी अदुवा दस केजी लसुन दस केजी साग चैँ तिस बिटा हुन्छ होलाई हजुर अन्त पनिर पनि बिस केजी गरिदिनुहोस् न हजुर हजुर हजुर यो मलाई एक हफ्तामा चाहिएको कि म हजुर किनभने अब फेरि होम डेलिभरी हुन्छ होला ए हजुर हजुर किनभने मेरो यो बिहाले गर्दा अलिकति बिजी हुन्छु हो आउनु पाउँदिनँ बिजी भएर कि त्यही भएर होम डेलिभरि हुन्छ कि हुँदैन भनेर नि चार्ज चाहिँ कति लिन्छ होला है पहिला मेरो हजुर हिसाब हेरिदिनुहोस् न हिसाब हेरिदिनुहोस् न कति चाहिँ हुन्छ ए हजुर हजुर त्यसो भए हजुर मैले पेमेन्ट चाहिँ कति गर्नु पऱ्यो उयो मतलब एडभान्स

हुन्छ हुन्छ हुन्छ मेरो हुन्छ एडभान्स तपाईँको युपिआई नम्बर मलाई दिनुहोस् न ए हजर हजर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर तपाईँ हजुर ए हजुर हजुर कृति राई रहेछ है हुन्छ म तपाईँलाई दस हजार चाहिँ एडभान्स दिइराख्छु नि त है हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म गरिदिँदैछु कि म गरिदिएँ मैले दस हजार तपाईँको आयो पनि होला हो अन्त नि मलाई यो हजुर हजुर हजुर म तपाईँलाई एड्रेस भन्छु कि मेरो घरको मलाई होम डेलिभरी गरिदिनुहोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ वाट्सएप गरिदिनु हुन्छ हुन्छ हुन्छ धेरै धन्यवादै तपाईँलाई हुन्छ कोही बेला सब्जीहरू चाहिँ अलिकति फ्रेस नै पठाइदिनुहोस् है हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ हुन्छ